गाउँमा चाहिँ बेसी जस्तो मानिसहरू चाहिँ केही पनि होस् जस्तै सरस्वती पूजा होस् फिफ्टिन अगस्त होस् छब्बिस जनवरी होस् होइन त्यति बेला चाहिँ सबैले उत्सव मनाउने नै गर्छन् यहाँ चाहिँ क्लब तिर गएर त्यस्तो चाहिँ होइन तर बेसी जस्तो चाहिँ पिकनिक गएर खोला गएर अनि सबैजनाले त्यहीँनेर मद सेवन पनि गर्छन् त्यहीँनिर त्यसरी नै मनोरन्जन पनि गर्छन् तर मलाई चाहिँ अलिकति त मन पर्दैन किनभने हाम्रो स्वतन्त्र दिवस भन्छ हाम्रो गणतन्त्र दिवस भन्छ हाम्रो पारम्परिक चाडबाड भन्छ सबैमा जाँड रक्सी यो मदिरापान चाहिँ कम्पलसरी गर्नु नै पर्छ भनेको जस्तै अहिले फेसन नै भइसकेको छ त्यो कुरो चाहिँ अलिकति राम्रो लाग्दैन दार्जिलिङमा भन्नु पर्दा त्यस्तो क्लबहरू त छैन अनि मान्छे त्यस्तोतिर जाँदैनन् पनि बेसी जस्तो त